खानाहरू बनाउँदा सजिलोसँगले बनाउनु चाहिँ अब दाल भात सब्जी नै सजिलोसँगले हुन्छ अनि अब मासुहरू बनाउँदाखेरि मासु पनि अब धेरै प्रकारको बनाइन्छ कतिवटा कुरोमा चाहिँ अलिक झन्झटै हुन्छ बनाउनु आफूले पकाएको कतिफेर नानीहरूले मनपराई दिँदैन त्यही भएर मासुहरू चाहिँ अब मलाई त नर्मलै मनपर्छ तर अब नानीहरूले चाहिँ अब अलिक मजाको ग्रेभी होटल पाराकै खानु खोज्छ र अलिक झन्झट हुन्छ अनि मलाई खाना पकाउँदाखेरि साह्रो लाग्ने चाहिँ बिरयानी पकाउनु चाहिँ मलाई एकदमै साह्रो लाग्छ मलाई प्रथम कुरो मन पनि पर्दैन त्यो कुरो त्यस कारण चाहिँ मलाई पकाउनु साह्रो लाग्छ त्यो बिरयानी बनाउनु चाहिँ अरू त म प्रायः सबै नै खाना बनाउनुमा सजिलै लाग्छ मोमोहरू बनाउनु पनि म प्रायः मोमोहरू हप्तामा एकखेप एकखेप बनाएर खाइरहेकै हुन्छौँ सजिलो लाग्छ मोमो बनाउनु पनि थुक्पा मोमो बनाउनु सजिलै हुन्छ